हेलो हेलो प्रकाश भाइ तपाईँ कहाँ जानु भएको तपाईँलाई पर्खिँदा पर्खिँदा ढिलो भइसक्यो तपाईँ कहाँ जानुहुन्छ अल अलगडा ला मलाई त ढिलो भयो त म त अर्को गाडी लिएर जाने अब म यो गाडी अब होस् मलाई क्या क्यान्सल गरिदिन्छु ल भाइ म गएको है